हेलो हेलो ए दाजु यो माछा दोकान हो ए देउराज दाजु होला है ए दाजु म शिवराज भाइ कि हजुर ए माछा चाहिएको थियो हौ तपाईँको अहिले पसलमा कुन कुन माछा छ होला हौ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मलाई त त्यही त लाखुमबरेमा कत्ले माछा चाहिएको थियो त तपाईँले कति भन्नुभयो रेट तपाईँले चार सय रुपियाँ है ए सुन्नुहोस् न यो कता मतलब लोकलै हो कि यता कताबाट हो हजुर हजुर हजुर हजुर हजुर म दाजु शिवराज दाजु शिवराज भाइ यहाँ तल क्या तपाईँको तल गाउँको ए हजुर त्यही त माछा चाहिँ आज त्यही त गेस्ट पाहुना आउँदैछ हो अनि त्यही त माछा आज खुवाइदिउँ भनेर चाहिँ हो अब कत्ले माछा चाहिएको थियो त कति भन्दा नि अब चाहिनु त अब दुई किलो जति चाहिन्छ कि अलिकति दाम पो घटाइदिनु हुन्छ कि भनेर नि किनकि अब यहाँ तल पनि मैले सोधेँ त तल सोधेँ तल त अलिकति अब तीन सयसम्म दिने खाल्को कुरा भयो त अब सधैँ दाजुको दोकानबाट लान्छु त्यही भएर अब तपाईँलाई फोन गरेको नि नम्बर दिनु न भन्दैछ हजुर हजुर हजुर हजुर हजुर हजुर है हजुर हजुर होइन पठाइ पठाइदिनुहोस् न म त घरदेखि बाहिर छु त मेरो घरमा पठाइदिनुहोस् कि म तपाईँलाई यो पैसा चाहिँ गुगल पे अनलाइन गरिदिन्छु नि है हुन्छ ल हजुर हजुर दुई केजी हजुर हुन्छ सधैँ जस्तो गर्नुहोस् न चलिहाल्छ हुन्छ दुई किलो हुन्छ हजुर कति साँढे तिन सय भन्नुभयो है साँढे तिन सय भन्नुभयो है ए हुन्छ ल ल हुन्छ म